हेलो ए ह हजुर मिस रन्जिता मिस भन्नु न हजुर हजुर ए हजुर हजुर हजुर होइन हजुर भन्नु न ए हजुर ए हजुर होइन अरू मिसहरूसँग पनि सल्लाह गर्नुपर्छ कि अनि योपालि त अब मजाले गरौँ न किनभने नानीहरूले अब हामीलाई टिचर्स डेमा पनि मजाले गरिदिन्छ होइन हामीले पनि त चिल्ड्रेन्स डेमा राम्रै गर्नु पऱ्यो प्रोग्नामहरू गरौँ डान्सहरू गरौँ हो अन्त त्यस्तैहरू अब के केहरू गरौँ न नानीहरूलाई एउटा अँ त्यो त गर्नुपऱ्यो त्यो त गर्नै पर्छ नि पैसाहरू अब कति कति लाग्छ होइन मिलाउँ पहिला अन्त हामी अनि के भन्छ कतिजना छ नानीहरू त्यो हिसाबले अब पैसा मिलेर खानेकुराहरू कस्तो अब मिलाउँ न डान्स अँ गराउनु पर्छ नि म डान्स त म सिकाइहाल्छु नि नानीहरूलाई हो मलाई डान्स त गर्नु त राम्रो लाग्छ म सिकाइदिइहाल्छु नानीहरूलाई डान्स त अँ लुगाहरू अब त्यही अँ सिम्पल हजुर हजुर हजुर त्यो त गर्नुपर्छ नि अँ हजुर अँ त्यस्तो के के नानीहरूलाई क्या उयोहरू जस्तो टाक्सहरू दिनुपर्छ सानो सानो त्यो उयोहरू बेन्च चियरहरू राखेर घुम्ने हो अँ अँ त्यो घुमेर उयो गर्ने त्यो म्युजिकहरू बझ्दाखेरि बन्द हुँदाखेरि त्यो हुन्छ नि अब त्यस्तोहरू हजुर हजुर हजुर त्यस्तोहरू गरौँ हो त्यो नानीहरू त्यसमै अब खुसी भइल्छ नानीहरूलाई खुसी पार्नु त हो मेन त हजुर अँ त्यस्तो अलिअलि गरौँ होइन अब जित्नेहरूलाई अब फर्स्ट हुनेहरूलाई सानो सानो प्राइजहरू गिफ्टहरू राखदिउँ अनि नानीहरूलाई अब त्यसमै अब इन्जोय पनि हुन्छ एउटा मजा पनि आउँछ रमाइलो पनि हुन्छ सबै कुरो हुन्छ होइन सालमा एकपल्ट है नानीहरू खुसी हुने दिन हो अब त्यो त हामीले गरौँ न राम्रोसँगले हजुर हजुर हजुर हजुर हजुर हजुर

हुन्छ हुन्छ हुन्छ मिस हुन्छ सबैजना हुन्छ मिस हुन्छ हुन्छ हुन्छ हवस्